मोमो बनाउँदाखेरि चाहिँ सबैभन्दा पहिला मैदाको जरुरत पर्छ त्यसमा पानी त्यसमा अब आफ्नो आफ्नो तरिकाले बनाइन्छ मोमो पनि आबो सादा मोमो जस्तै सब्जीको मोमो एउटा एउटा हुन्छ मासुको मोमो त्यसमा दुई तरिकाले बनिन्छ सादाको पनि सादामा पनि तपाईँले कोपी गाजर यस्ता बिटहरू जति छन् अन्य कुनै पनि सब्जीहरूको पनि तपाईँहरूले एउटा बोइल हालफ बोइल गरेर एसमा हुचिङ अलिकति दालेर भेनिगर लगाएर बोइल गरेर यसलाई मुछेर बनायो भने यो पनि एउटा स्वादिष्ट खाना बनिन्छ मासुको भन्यो भने चाहिँ तपाईँले मासु दुई तिन थरिको बनिन्छ एउटा डल्लो मोमो पनि बनिन्छ कतिले पास राखेर ठुलो खालको मोमो बनाइन्छ कतिले तपाईँको मासु हालेको सानो मोमो पनि मन पराउने गर्छ यसमा पनि हामीले धेरै प्रकारको सब्जी यो मासु किमा गरेर बनाइन्छ जसमा कि ठुलो मोमो बनाउँदाखेरि चाहिँ तपाईँले यसलाई चाहिँ यिस्ट तपाईँले चार कप मैदामा तपाईँले एक चम्ची इयिस्ट एक चम्ची चिनी हालेर यसलाई पास राखेर घोलेर कति त्यसमा अन्डा पनि मिक्स गरेर तपाईँले पन्ध्र मिनट जति छोपेर राखेर त्यसको बादमा फेरि त्यही डल्लालाई त्यो आँटालाई मैदा हालेर मुछेर तपाईँहरूले बनाएर यसमा मासुको किमा हालेर प्याज हालेर यसमा अदुवा अलिकति हालेर मात्र त्यति मात्र हालेर तपाईँले डल्लो बनाए त्यो मोमो पनि मिठो हुने गर्छ एउटा टी मोमो पनि छ यसलाई चाहिँ केही बिनाको मासु बिना सब्जी बिनाको यसलाई चै खाली स्टिम गरेरे बनाइन्छ जसमा कि यो चाहिँ एउटा टी मोमो भनिन्छ यसमा चाहिँ तपाईँको मैदाको मात्रै सेम फस्टलाई त्यो प्रोसेस गरेर पनि बनाएर तपाईँले बनाउनु सक्नु हुनेछ